हाम्रो साई सङ्गठनमा चाहिँ विशेष गरी नाम स्मरणहरू चाहिँ बेसी महत्त्व दिएको छ है र साथसाथै अनुशासनलाई अनुशासन अनि सेवालाई पनि महत्त्व दिएको छ र हाम्रो प्रत्येक भजनमा नै सबै देवी देउताहरूको नाम नाम भएको भजनहरू हुन्छ है जसमा कि हाम्रो भजन गर्दा सबै देवी देउताको नामहरू बार बार हामीले नामहरू पुकार गरिरहेको हुन्छौँ र सबैभन्दा हाम्रो ठुलो चाहिँ अनुशासन हो है हामी एकदमै साई सङ्गठनका भक्तहरू भएपछि चाहिँ अनुशासनप्रिय हुनुपर्छ है जहाँ जाँदा पनि केटीहरू भिन्दै बस्नुपर्छ केटाहरू भिन्दै बस्नुपर्छ र हाम्रो बोलीमा पनि मिठास हुनुपर्छ र हाम्रो जुन अब बालविकासहरू छ है बालविकासलाई पनि सठिक ढङ्ग चलाउनुपर्छ र प्यारेन्ट्सहरू जति पनि माता पिताहरू हुनुहुन्छ है माता पिताले पनि त्यतिकै सहयोगहरू दिनुपर्छ र अर्को कुरा हामीले सहयोग अथवा सेवाको भावना चाहिँ हृदयबाटै लिनुपर्छ हृदयबाट लिएको अब सेवाको भावनाले चाहिँ अब सबैजनालाई नै अब शुद्ध बनाउँछ ऊलाई मानवदेखि चाहिँ माधव बनाउँछ होइन र स्वामीले दिनुभएका जति पनि हामीलाई ज्ञानहरू छ जति पनि हामीलाई उहाँले दिनेको मार्गहरू छ है त्यो मार्गमा हिँड्नु नै साई सङ्गठनको चाहिँ मुख्य अब उद्देश्य हो है र यहाँ चाहिँ चाहिँ हाम्रो विशेष त प्रार्थनाहरू हुन्छ है जप ध्यान प्रार्थना हामीले गर्नुपर्छ र हामी बेला बेलामा हाम्रो यस्तो समारोह भन्दा पनि विशेष गरी हाम्रो सत्सङ्गहरू हुन्छ है यस्तो सत्सङ्गमा भाग लिएर पनि पनि हाम्रो ठुलो उत्तरदायित्व हो साथसाथै हाम्रो बिहिवार सबैजनाको भजन हुन्छ बिहिवार भजन हुन्छ र सन्डेको दिन अब एउटा टोलि भिजन र पार्विक भजन पनि गर्नुभनेको छ हाम्रो सङ्गठनमा चाहिँ किनभने मन एक परिवारमा पनि त मनमुटाउ हुन्छ है कोही बेला के भन्छ कोही बेला बाउ एकपट्टि बाउ बाबा एकपट्टि आमा एकपट्टि छोराछोरी एकपट्टि हुन्छ र यस सबैलाई नै तालमेल मिलाउनुको लागि चाहिँ पार्विक भजन हुनु पनि जरुरी छ र पार्विक भजनले चाहिँ हाम्रोमा रिस राग जति पनि हाम्रो सटरुपीहरू छन् त्यो सबै टाढो भएर जान्छन् सबै हाम्रो छर छिमेकमा जति पनि हाम्रो न नराम्रो व्यवहारहरू छ है त्यो पनि हटेर जान्छ हाम्रो इन्भाइरोनमेन्टलाई नि राम्रो गर्छ र अर्को सबैभन्दा ठुलो कुरा चाहिँ हामीले खाना पकाउँदा पनि हामीले प्रेयर गर्दै प्रार्थना गर्दै पकाए भने चाहिँ त्यो खानामा पनि अब राम्रो है अब पोजिटिभ भाइब्रेसन चाहिँ पो पोसेको हुन्छ र त्यो पोजिटिभ भाइब्रेसनले चाहिँ हामीमा भएको जति पनि नराम्रो विचारहरू छ त्यो विचारलाई टाढा गर्छ र त्यो प खानाको प्रत्येक अणु अणुले चाहिँ हाम्रो शरीरलाई पनि सठिक रूपमा स्वास्थ्य बनाउनुमा चाहिँ मदत गर्छ है त्यही कारण हामीले प्रार्थना खाना गर्दा पकाउँदा पनि प्रार्थना गर्नुपर्छ र बिहान उठ्दा पनि हामीले भगवान्लाई नै सम्झेर मोर्निङ प्रेयर पनि छ है त्यस त्यो मोर्निङ प्रेयर गर्नुपर्छ र हाम्रो पूजापाठ आदि त छँदै छ र सुत्ने बेलामा पनि हामीले एउटा प्रार्थना छ हाम्रो है कचनम क्रितम भन्ने त्यो प्रेयर गरेर सुत्नुपर्छ त्यो गर्दा सबै गर्दा हाम्रो दिनको सुरुवात पनि हाम्रो राम्रो हुन्छ दिन पनि हाम्रो राम्रो प्रकारले है एकदमै लभले मायाले प्रेमद्वारा भरिन्छ र दिनको अन्त पनि हामी प्रेमद्वारै गर्छौँ हुन्छ